हजुर रेडमी सेन्टरबाट बोल्नु भएको हो हजुर सुन्नुहोस् न मेरो मैले एउटा फोन पर्चेस गरेको थिएँ अनलाइनमा रेडमी नोट फाइभ प्रो भन्ने मोडल हो अनि त्यो मोडल चाहिँ किनेको तिन महिना जस्तो भइसक्यो अनि त्यसमा चाहिँ हेभी फल्टहरू देखाउँदै छ लाइक मेरो भोल्युम स्विच जो छ भोल्युम बटन त्यो चाहिँ क्लिक मजाले भएको छैन हो अनि ब्याट्री फुलिसकेको छ त्यो चाहिँ लाइक स्विच अफ हुन्छ फिफ्टी पर्सेन्ट हुनेको बाद नै त्यहाँपछि नै मजाले चल्छ त्यस्तो फल्टहरू देखाउँदै छ हजुर तिन महिना मात्रै भएको छ होला बिग्रेको हजुर अनि म तपाईँहरूलाई त्यो कस्टमर केयरको लागि नम्बर पाएको थिएँ मैले कल गर्दा पनि रिसिभ गर्दैन कोहीले हो यो आठ दिन नौ दिन जस्तो भयो म कल गर्दा कोहीले रिसिभ गर्दैन अरू अनि हेल्प सेन्टर चाहिँ अब कहाँ चाहिँ छ तपाईँहरूको यहाँ नजिकमा हजुर वेस्ट बेङ्गालबाट बोलेको म हजुर नजिकको हेल्प हेल्प सेन्टर तपाईँको मतलब प्लानेट मल हजुर हजुर

त्यसो भए त्यहाँ यो अब थ्री मन्थ्स चाहिँ भएको मैले पर्चेस गरेको त्यो चाहिँ अब फ्रीमा हुनुपर्ने नि त हजुर फाइभ हन्ड्रेड सिक्स हन्ड्रेड लाग्दा पनि केही छैन त्यो म दिनसक्छु तर त्यो टू थाउजेन्ड थ्री थाउजेन्ड यस्तो लाग्यो भने अर्जिनल मतलब कम्पनीकै चिजहरू त्यो चाहिँ म गर्नु सक्दिनँ के दाजु कम्पनीबाट गर्नुपर्ने

हजुर थ्री मन्थ्स नै भएको हो हजुर रेडमी नोट फाइभ प्रो हजुर हुन्छ हुन्छ हुन्छ थ्याङ्क यू